मेरो चाहिँ कपालको केशको प्रब्लम थियो झर्ने र मैले कत्तिवटा सेम्पूहरू युज गरेको थिएँ तर कुन चाहिँ ले पनि राम्रो काम गरेन र मैले चाहिँ एउटा कस्मेटिक दोकानमा गएर एउटा सेम्पू हेरेको थिएँ र त्यो चाहिँ हिमालयको रहेछ सेम्पू र त्यो सेम्पूले मैले युज गरेको थिएँ र सेम्पू तै राम्रो रहेछ र त्यो मैले युज एक हप्ता मैले ट्राई गरेँ युज गरेँ र राम्रोसँगले रै राम्रो रहेछ र त्यसले तै कपालहरू पनि लगाएर नरम हुँदोरहेछ र चायाहरू पनि सातसुत हराउँदो रहेछ र त्यो मलाई राम्रो लाग्यो त्यो सेम्पू र तपाईँहरूलाई पनि तपाईँहरूको पनि कपालहरू झर्नेछ भने चायाहरू छ भने स ड्राई कपालहरू छ भने त्यो सेम्पू युज गर्नुहोला है हिमालयाको सेम्पू राम्रो रहेछ र मेरो कत्ति साथीहरूले पनि मलाई भन्यो कुन चाहिँ सेम्पू तैँले युज गरिस् तँलाई यत्रो राम्रो तेरो कपालमा ग्रो आयो ग्रोथ आयो नयाँ भने र मैले पनि उनीहरूलाई भनिदिएँ त तै हिमालया हो हिमालया सेम्पू र त्यो तै मैले यस्तो दोकानमा गएर किनेको र उनीहरूले पनि त्यहीँ गएर है हेर्यो उनीहरूले पनि युज गर्न थाल्यो र उनीहरूलाई पनि राम्रो लागेछ त्यो सेम्पू र र त्यो सेम्पू तै राम्रो रहेछ तपाईँहरूले पनि है युज गर्नुहोला तपाईँको पनि त्यस्तो कपालहरू झर्नेहरू छ भने चायाहरू छ भने है त्यत्ति थ्याङ्क्यु